वास्तवमा भन्नु पर्दा मेरो आमा बुवा र हजुरबुवाको शिक्षा असल छैन मेरा आमा बुवाले जति शिक्षा हासिल गर्न पाए ती सब कुराहरूबाट मेरो हजुरबुवा हजुरआमा वञ्चित रहेको देखिन्छ उनीहरूले सानैमा राम्रो शैक्षिक अवसर पाएका थिएनन् तत्कालीन समयमा नेपाली समाजमा शिक्षाको महत्व नबुझेको र पढ्ने वातावरण पनि नभएको र साथ साथै आर्थिक अवस्थाका कारण पढ्न नपाएका जस्ता विभिन्न चुनौतीहरूको सामना मेरो हजुरबुवा हजुरआमाले गर्नु भयो परेको थियो भने मेरा आमा बुवासम्म आइपुग्दा शिक्षामा धेरै सुधार आउँदै गएको देखिन्छ र अहिले आएर शिक्षाको महत्व सबैले बुझेका छन् पढ्ने अवसर सबैले पाएका छन् र आर्थिक अवस्था कमजोर भएका जति पनि नानीहरू छन् उनीहरूलाई पनि सरकारले विभिन्न छात्रवृत्तिहरू उपलब्ध गराएर सहयोग पुर्याइरहेको देखिन्छ र समग्रमा भन्नु पर्दा चाहिँ पहिलेको जुन चाहिँ शिक्षाको जुन अवस्था थियो जुन चाहिँ जीर्ण अवस्था थियो त्यो अवस्थाबाट चाहिँ अहिलेको जुन चाहिँ शिक्षाको अवस्था छ अहिलेको अवस्थाले चाहिँ कोल्टे फेरेको नै देखिन्छ